मैले प्रथम सामान अर्डर गर्दाखेरि चाहिँ किन्दाखेरि चाहिँ मलाई एउटा एउटा इतिहासको है पुस्तक एकदमै खाँचो थियो है त्यो पुस्तकको नाम चाहिँ हिस्ट्री एन्ड इन्भाइरोमेन्ट है अन्त त्यसको लेखक चाहिँ सचिन्द्रनाथ मन्डल र अब अब नानीहरूलाई अब इतिहास पढाउँछु म यसले गर्दाखेरि पछिल्लो जुन पुस्तक थियो है इतिहासको पुस्तक थियो त्यसमा अब धेरैवटा अब जानकारी थिएन है विस्तृत एउटा जानकारी थिएन कतिवटा विषयवस्तुहरू थिएन यसले गर्दाखेरि यो जुन एउटा पु पुस्तक मैले जुन एउटा किनिरहेको थिएँ अब मतलब एउटा किन्ने एउटा अब किन्नुपर्छ भन्ने एउटा आवश्यकता थियो त्यसले गर्दाखेरि चाहिँ र मैले दार्जिलिङ है अब दार्जिलिङको जत्ति पनि एउटा पुस्तक पसलहरू छ त्यहाँ गएर मैले अब आफै गएर मैले त्यहाँ हेरेँ त यो राइटरको यो लेखकको पुस्तक इतिहासको पुस्तक काहीँ पनि पाइनँ मैले है काहीँ पनि पाइनँ अन्त मैले अन्त त्यहाँ सोद्धाखेरि चाहिँ सोधीखोजी गर्दाखेरि चाहिँ अब अब यो पुस्तक चाहिँ अब यहाँ अब के अरे यहाँ अब पाउनुहुन्न तपाईँले कुनै पनि यो पुस्तक पसलमा अन्त यसको लागि चाहिँ तपाईँले अब सिलगढी मै जानुभयो भने चाहिँ अब तपाईँले पाउनुहुन्छ भन्नुभयो अन्त यसले गर्दाखेरि चाहिँ अब सिलगढी अब स्कुल एब्सेन्ट बस्नुभएन है एउटा पुस्तकको लागि र अब फेरि अब सिलगढी आउनु जानु अलिकति दिक्क हुन्छ है अन्त अलिकति अब टाइम पनि जान्छ त्यसले गर्दाखेरि अब अन्त मैले अब म एउटा यो फ्लिपकार्ट एपबाट चाहिँ अब कतिवटा सामानहरू अब मगाइबस्छु र मैले त्यहाँ यसो हेर्दैगर्दा सर्च गर्दै जाँदाखेरि चाहिँ यसो त्यो किताब है त्यो पुस्तकको नाम लेखेको थियो है लेखेर अन्त यसो खोजी गर्दाखेरि चाहिँ स्वाट्ट मैले हेर्दाखेरि चाहिँ पाएँ र ए यहाँ अनलाइन पाइँदोरहेछ भन्ने त उयो भयो अन्त खुसी पनि लाग्यो अन्त यसो हेर्दाखेरि एउटाले बुक के अरे पुस्तकको के भन्छ लेखकको नै सही नै अब त्यसको सबै कुरो ठिकै थियो यसले गर्दाखेरि मनमा अलिकति उ थियो दुविधा थियो कि अब अब सही बुक अब जुन सही पुस्तक जुन अब आउँछ कि आउँदैन अब र पनि ठिकै छ भनेर चाहिँ अब मैले मगाएको थिएँ र झन्डै सात आठ दिनमा आइपुग्यो है र मेले खोल्दाखेरि चाहिँ यसो हेर्दाखेरि एकदमै मैले जुन एउटा चाहेको थिएँ जुन मैले एउटा खोजेको थिएँ सबै कुरा एकदमै बाहिरको आवरण है कभरहरू लेखकहरू अनि त्योभित्रको विषयवस्तु अन्त त्यो बुकमा त्यो पुस्तकमा कुन कुन कुरोहरूको मैले खोजिरहेको थिएँ त्यो एकदमै सबै सही रहेछ अन्त एकदमै खुसी लाग्यो यसले गर्दा अन्त मलाई एकदमै त्यो पुस्तकले एकदमै मलाई अब एउटा के भन्छ एउटा हेल्प गर्यो है मलाई एउटा सही कुरा र मेरो लागि पनि मलाई पनि धेरै अब जानकारी हुने त्यो पुस्तकबाट अनि नानीहरूलाई पनि अब अझ धेर पहिलाको भन्दा अझ धेर मैले अब जानकारी दिनुसकेँ र कतिवटा अब प्रश्नहरू प्रश्नहरूको उत्तरहरू है चाहेको आफूले मतलब खोजेको त्यो पनि त्यो पुस्तकमा एकदमै थियो पर्याप्त मात्रामा थियो पर्या पर एकदमै पर्याप्त मात्रामा जानकारी है त्यो एकदमै राम्रो रहेछ त्यो पुस्तक र अन्त अब त्यही पुस्तक चाहिँ अब यो नानीहरूको लागि चाहिँ अब नौ दस कक्षाको लागि चाहिँ मैले म के भन्छ अब अर्को वर्षको लागि त्यही पुस्तक नानीहरूलाई चाहिँ अब दिनुपर्छ त्यसले गर्दाखेरि चाहिँ अब एउटा शिक्षककोमा पनि त्यही पुस्तक नानीहरूको पनि त्यही पुस्तक भयो भने चाहिँ के हुन्छ भन्दाखेरि एउटा नानीहरूले पनि धेरै जानकारी पाउँछ नानीहरूलाई सोध्नु पनि सुविधा हुन्छ अनि मलाई पनि धेरैवटा सहायता हुन्छ त्यो पुस्तकले अनि नानीहरूलाई पनि धेरै सहायता हुन्छ जानकारी पुग्छ अन्त यसले गर्दाखेरि चाहिँ त्यही हिसाबले चाहिँ अब त्यो बुक है त्यो पुस्तक मैले मगाएको थिएँ एकदमै राम्रो लाग्यो एकदमै राम्रो अब एकदमै खुसी छु अनि जुन एउटा म मैले चाहेको थिएँ त्यही पुस्तक मेरो हात लाग्यो र एकदमै म एकदमै खुसी छु एकदमै राम्रो भयो नि हत्तेरिका